हाम्रोमा चाहिँ हाम्रो संस्कृतिमा महिलाहरूको मासिक धर्मलाई चाहिँ यस्तो व्यवहार गरिन्छ कि अब छुनु यता उता गर्न पनि नपाउने घरको किचनमा पस्न नपाउने मन्दिरतिर मन्दिरहरू पनि छुनु नपाउने अब केटा मान्छेहरूलाई पनि छुनु हुँदैन धार्मिकले त्यस्तै भन्छ अब छुनु पनि दिँदैन यता उता गर्न पनि अनि बारीतिर काम गर्न पनि केही छुनु फुल तुल फुलहरू पनि केही छुनु हुँदैन र उनीहरूले छोएको पनि खानु हुँदैन भन्छ धर्महरूले नि यस्तै भन्छ उनीहरूले छुनु पनि पाउँदैन केही

उनीहरूले छुनु पनि पाउँदैन बिरुवाहरू पनि रोप टोप गर्न पनि केही गर्न पाउँदैन बिरुवाहरू रोपे भने पनि सबै मर्छ कुहिन्छ भन्ने गर्छ पार्टीतिर पनि पस्न पाउँदैन मन्दिरहरू कहीँ केही प्रोग्राम हुँदा पनि जानु पाउँदैन प्रोग्रामतिर पूजातिर विशेष गरी मन्दिर धामतिर जानु हुँदैन भन्छ उनीहरूले छोएको पनि केही चल्दैन घरमा छोयो भने पनि अरूले त्यो चलाउनु हुँदैन भन्ने भन्छ